नमस्कार हजुरले जुन चाहिँ किताब निकाल्नुभएको छ यो किताबको सकारात्मक अथवा पोजिटिभ पक्ष हेर्नु हो भनेदेखि यसको साइज ठिकै छ है साइज ठिकै छ नानीहरूको निम्ति र यसको वेट पनि एकदमै ठिकैको छ नानीहरूलाई बेसी बोक्नको निम्ति गह्रौँ हुने खाल्को पेपर क्वालिटी चलाइएको छैन अँ त्यसोस् यसोस्ले गर्दाखेरि नानीहरूलाई बोक्नु र साइजको हिसाबले नानीहरूलाई ठिकै छ अनि यसको नेगेटिभ पोर्सन हेर्नु हो भनेदेखि नकारात्मक पक्ष हेर्नु हो भनेदेखि यसमा जुन चाहिँ कल अक्षरको साइजहरू प्रयोग गरिएको छ अक्षरको साइजहरू एकदमै सानो भएकोले गर्दाखेरि नानीहरूलाई त्यो दिमागमा हाल्नुको लागि समस्या हुन्छन् अब त्यसोस्ले गर्दाखेरि मलाई चाहिँ जहाँसम्म लाग्छ नानीहरूको किताब बनाउँदाखेरि अलिकति ठुलो ठुलो खाल्को अक्षर प्रयोग भएको हुनुपर्छ र कलरफुल पनि हुनुपर्यो जसमा चाहिँ नानीहरूले हेर्दाखेरि चाहिँ त्यो चाहिँ अक्षर जस्तो नदेखेर चाहिँ कुनै एउटा सजाइएको फुलहरू जस्तै होस् जसलाई चाहिँ नानीहरूले रुचाउने खाल्को कलर प्रयोग गरिएको हुनुपर्यो र अर्को पक्षमा हेर्नु हो भनेदेखि नानीहरूलाई डिस्क्रिप्टिप टाइपको हैन वर्णन लामो वर्णन गरिएको विषयवस्तुहरू दिनुभएन नानीहरूलाई चाहिँ के गर्नुपर्यो भनेदेखि जुन चाहिँ टपिकमा पढाउनुपर्छ जुन जुन चाहिँ विषयवस्तुको जानकारी गराउनु छ त्यो विषयवस्तुको चाहिँ नाम लेख्यो अथवा टपिक लेख्यो र त्यो विषयवस्तु कस्तो छ रे त्यो के छ त्यो विषयवस्तु चाहिँ भन्नेबित्तिकै चाहिँ एउटा त्यसको एकदमै कलरफुल नक्सा होस् जसले चाहिँ नानीहरूलाई एट्र्याक्ट गरोस् र नक्सा प्रयोग गरिएको हुनुपर्यो नक्सा प्रयोग गरे पनि धेरै ठाउँ देखिएको छ त्यसलाई ब्लाक एन्ड वाइटमा चाहिँ प्रयोग गरिएको देखिएको छ र नानीहरूको किताब बनाउँदा चाहिँ जतिसक्दो चाहिँ कलरफुलै भएको छ भनेदेखि चाहिँ नानीहरूलाई त्यसले एट्र्याक्ट गर्छ र नानीहरूको किताबमा चाहिँ म के सजेसन तपाईँलाई दिन्छु भन्दाखेरि जुन चाहिँ नक्सा हामी प्रयोग गर्छौँ त्यो नक्सा चाहिँ कलरफुल होस् र अर्को कुरो मैले अघि भन्दै थिएँ डिस्क्रिप्सन नानीहरूलाई चाहिँ एकदमै बेसी त्यो डिस्क्रिप्टिप ट्याप टाइपको चाहिँ कन्टेनहरू हामीले दिनुभएन र सजिलो सजिलो शैली शैली सजिलो हुनुपर्यो र कुनै पनि विषयवस्तुलाई वर्णन गर्दाखेरि जतिसक्दो लयबद्ध होस् त्यस्तो लयबद्ध छ भनेदेखि चाहिँ हामीले त्यसलाई चाहिँ लयमा हालेर एउटा कुनै पनि सङ्गीतको साधारणभन्दा साधारण नानीहरूले रुचाउने खाल्को धुन प्रयोग गरेर चाहिँ त्यो नानीहरूलाई चाहिँ हामीले त्यो सिकाउन सकिन्छ नानीहरूले छिटो सिक्ने गर्छन् र नानीहरूले त्यसलाई याद पनि छिटो गर्ने गर्छन् र यस्तो तरिकाले सिकाउँदाखेरि नानीहरूले सिक्नु पनि मनपराउने हुन्छन् र पढ्नुमा रुचि बढेर जान्छ तर जुन चाहिँ किताब चाहिँ नानीहरूले खोल्नेबितिकै त्यहाँ कुनै एट्र्याक्सन छैन भनेदेखि नानीहरूले त्यो किताब चाहिँ घरिघरि खोल्नु रुचाउँदैनन् यसोस्ले गर्दाखेरि नानीहरूको निम्ति चाहिँ किताब बनाउँदाखेरि सबैभन्दा पहिला चाहिँ एट्र्याक्सन नानीहरूलाई चाहिँ कस्तो कुरोले एट्र्याक्ट गर्छ र त्यो एट्र्याक्टिभ चाहिँ हुनु जरूरी छ बाहिर जुन चाहिँ हाम्रो कभर पेज छ त्यो कभर पेजदेखि नै एट्र्यासन नानीहरूलाई चाहिँ एट्र्याक्ट गर्ने खाल्को तरिकाले चाहिँ किताब बनाएको हुनुपर्यो र जुन चाहिँ अक्षरको साइज छ त्यो पनि एकदमै आँखाले छङ्गै देख्ने जसलाई चाहिँ नानीहरूलाई हेर्नु दिमागमा त्यसलाई छाप बसाउनु चाहिँ समय नलागोस् साह्रो नपरोस् असुविधा नहोस् त्यस्तो खाल्को चाहिँ किताब बनाउनुपर्ने हुन्छ धन्यवाद